मेरो प्रिय खेल त खासमा फुटबल हो मलाई त्यस्तो म मोबाइल प्रति इच्छा छैन मोबाइलको फोनहरूमा मोबाइलको गेमहरूमा र मेरो त फुटबल हो किनभने मैले पहिला फुटबलहरू खेलि राख्थेँ त्यसैले गर्दा पिच मलाई फुटबल मन पर्छ फुटबल खेल्दा चाहिँ यसो हेल्थलाई पनि अलिकति राम्रो भएको जस्तो लाग्यो र एक्सर्साइज पनि धेरै र मजा पनि लाग्यो साथीहरूसँग त्यसैले गर्दा मलाई यो गेम यो खेल चाहिँ मलाई एकदमै मन पर्छ